हेलो याङ्कित बोल्नुभएको हो ए हजुर त होइन मैले उयो सधैँ दुध ल्याउने जग्गाको फोन गरेको कि हजुर मेरो नाम दावा अँ चिन् चिन्नु भयो चिन्नु भयो होइन हौ के अरे त्यही त म अस्तिदेखिको फोन गरौँ भनेर सोच्दै थिएँ कि दुध त यो पालि त दुई तिन भयो भयो कि साह्रै उयो आउनु थालेको छ हौ पातला किन होला है हजुर हजुर होइन पातला पनि अब त्यस्तो अति नै पातला नानीले त सधैँ नानीकै मैले यो दुध ठिका गरेको हो पातला खानै मान्दैन त्यो दुध खाएको दिन बिमार भएर हो अन्त त्यही त के भएर भनेर नि तपाईँकोमा पहिला त राम्रै पाउँथ्यो अब हो आजकाल त पानी जस्तो पाउँछ नानीले त्योहरू खल्लो भएर दुध खानै मान्दैन हजुर हजुर त्यही त त्यस्तो पहिला राम्रै आउँदैथ्यो हो अहिले यो अब खै के भयो पातला न पातला हो अन्त किन चाहिँ यस्तो दुध आउन थाल्यो न मेरोमा मात्र हो कि वा तपाईँले त्यस्तै पठाउनु हुन्छ कि भनेर नि दही जमाउनु अब नानीले नखाएर दही जमाएको दुध हो चिया खानु पनि चियामाम रङ्गै त्यो रङ्ग हाल्दाम दुधै लाग्दैन दही जमाउँदा पनि छोक्रा र पानी हुन्छ हो त्यो पानी माथि माथि अलग्गै हुन्छ त्यही भएर तपाईँलाई त्यही भन्नुको लागि हो अलिक अब खोई राम्रो पठाई दिनुहोस् न भन्नको लागि हौ गरेको तपाईँले त्यो पानी हाल्दिन भन्छ पानी नै हालेको होला जस्तै मैले त्यो दही जमाएको दुई तिन दिन नखाएको राखेको हो दही चाहिँ खान्छ होला नानीले भनेको छोक्रा र पानी भयो कसरी दिनु त्यो नानीलाई त्यस्तो दही हो अन्त अहिले सब्जीको दुःखमा होइन नि छोक्रा पानी झन सब्जीको दुःखमा झन् यसो दुध भात खान्छ दुध भातहरू खान्छ नानीलाई भनेर गरेको खोई के हो हो अलिक राम्रो अलिक हेरेर अलिक राम्रै खालको हाल उयो गरिदिनुहोस् न हौ दिदी हुन्छ हुन्छ हुन्छ भनिदिनुहोस् न तपाईँको उसलाई पनि पा के अरे दुध मिलाउने उसलाई पनि ल हुन्छ दिदी हुन्छ